हेलो भाइ अस्ति तपाईँकोबाट मैले लिएको थिएँ नि त्यो सामान स्पिकर एकदमै मनपर्यो साउन्ड क्वालिटी एकदम दामी सुन्नेलाई पनि एकदम मज्जा आयो अनि यस्तो सामानहरू चाहिँ राम्रो राम्रो आएको बेला मलाई पनि कल गर्नुहोस् फेरि राखिदिनुहोस् होइन अरूलाई पनि सायद चाहिन्छ होला म त्यसको लागि पनि तपाईँलाई कन्ट्याक्ट गर्छु तपाईँको पनि अब सेल राम्रो हुनेछ यस्तै सामानहरू चाहिँ राम्ररी तपाईँले ल्याएर सधैँभरि राख्नुहोसै ल